मैले कसैको लागि यसरी क कथ्य कविता लेखेको त तिनीहरूले कसरी मनपरायो भन्दा चाहिँ शब्दहरूको शृङ्गारले गर्दा मनपराए होइन कतिले त्यसमा अब आफ्नो जीवनमा भएको घटित घटनाहरूको त्यहाँ यथार्थ कुराहरू ले भरिएको अबले गर्दा मनपराए कतिजनाले कतिजनाले ले आफ्नो जीवनसँग यो कविता तालमेल भएको देख्दा त्यस्तो प्रकारले मनपराए विशेष गरी यथार्थवादी भएकोले नै चाहिँ यो कथ्य कविता उनीहरूले मनपराए